मलाई लाग्छ एक राम्रो नर्तकदेखि महान नर्तक हुनुमा चाहिँ आफ्नो सबैभन्दा ठुलो पेसन हुनुपर्छ अनि प्रेक्टिस हुनुपर्छ आफूले जति पनि सिक्छ त्यो कहिले पनि सिकेर सकिँदैन र आफूले जति पनि जानेको छ त्यसमा प्रेक्टिसमा लिएर चाहिँ त्यसलाई अझै अगाडि गर्छु भन्ने एउटा जो सोच विचारले मान्छे अगाडि बड्छ त्यसले नै उसलाई महान बनाउने गर्दछ र आफूले जति जानेको छ त्यसलाई फाल्टो अरूमा पनि अरूलाई पनि सिकायो भने चाहिँ आफूले अझै जान्दछ